अब पहिला होइन सानोमा मैले चित्र बनाउँदा चाहिँ मलाई अब पहिला त्यती कलरहरूको केही ज्ञान पनि थिएन अब आफ्नोमा हुँदैन पनि अब फाइनेन्स त्यस्तो हुन्थेन सानै थियो अनि सानो पनि थियो पैसाहरू केही पनि थिएन होइन त्यसबाट सामान किन्न उयो हुन्थ्यो अनि पछि चाहिँ पछि अब पछि अब कोही कोहीबेला होइन दसैँमा टिका लगाउन जाँदाखेरि होइन पुरा रहर लाग्थ्यो बनाउन चाहिँ अनि पछि टिका लाउँदाखेरि चाहिँ अब अलिक थुप्रेको हुन्थ्यो पैसा त्यसैले ब्रस पेन्टहरू किन्यो होइन त्यसपछि गऱ्यो अनि नक्सा बनाउँदाखेरि एकपल्ट चाहिँ मलाई होइन आफूले बनाइसक्यो राम्रै भएको थियो तरपनि मलाई कहीँ चाहिँ कमी चाहिँ भएको थियो त्यो चाहिँ होइन कलरमा अलिक कमी थियो त्यसलाई चाहिँ मैले चाहिँ फेरि बनाउन खोज्दाखेरि चाहिँ होइन फेरि बनायो अनि त्यसपछि चाहिँ अलिक उयो चाहिँ भएको जस्तो लाग्यो त्यतिबेला चाहिँ अलिक केही कमी नै थियो अघाडि चाहिँ